को हो मोहित छेत्री बोल्नुभएको हो ए सुन्नुहोस् न म ब्याङ्कबाट बोलेको कि अन्त अहिले हाम्रो ब्याङ्कमा थुप्रै यो लोनहरूको लागि अफरहरू चलिरहेको थियो कि सस्तो यही तपाईँको अहिले चाहिँ सबसे भन्दा मिनिमम इन्ट्रेस्ट रेटमा चलिरहेको थियो अन्त तपाईँलाई धेरै अब सेकुरेटिसहरू पनि पर्ने थिएन राख्नु अन्त तपाईँले लोन पनि छिट्टो पाइहाल्नु हुन्थ्यो कि तपाईँ लोन लिनु चाहनुहुन्छ अहिले म ब्याङ्क अफ् बडोदाबाट बोलेको अन्त धेरैजना अहिले कस्टमरहरूले पनि यो फाइदा उठाएर धेरैजनाले लोन लिइरहेको छ तपाईँलाई धेरै कम्ती मात्रामा इन्ट्रेस्ट चार्ज पनि छ अन्त तपाईँको रिपेमेन्ट जुन गर्नुहुन्छ त्यो रिपेमेन्टमा पनि तपाईँलाई एकदम तपाईँलाई धेरै छुट छ क्या त तपाईँलाई तपाईँले सपोज सम्झिनु होस् तपाईँले एक लाखको लोन लिनुभयो भने तपाईँले फाइभ फाइभ थाउजन्ड गर्दै पे गर्छु भन भन्नुभयो भने तपाईँलाई पे गर्दागर्दै तपाईँलाई लास्टको दुईवटा इन्सटलमेन्ट चाहिँ ब्याङ्कले सेटल अफ् गरिदिन्छ ब्याङ्कले आफै तिरिदिन्छ अन्त तप तपाईँको इन्ट्रेस्ट रेट पनि एकदमै कम्ती तपाईँलाई नाइन पर्सेन्ट इन्ट्रेस्ट रेट मात्रै छ होइन तपाईँलाई एक लाखको तपाईँलाई नाइन नाइन थाउजन्ड मात्रै इन्ट्रेस्ट लाग्छ त्यो पनि तपाईँलाई लास्टमा ब्याङ्कले सेटल गरिदिई हाल्छ भन्दाखेरि ब्याङ्क जस्तै अब यो लोन लिँदाखेरि तपाईँलाई इन्ट्रेस्ट एउटा पनि छैन तपाईँले तिर्नै लाख रुपियाँ हो तपाईँले लिँदाखेरि लाख रुपियाँ नै हो त्यही ब्याङ्कलाई एक दुई हजार रुपियाँ फाइदा हुने मात्रै हो अन्त के तपाईँ एप्लाई गर्नु चाहनुहुन्छ अहिले होइन तपाईँले अरू नै अब के के कामहरू पनि गर्नु सक्नुहुन्छ नि त यो लोन लिएर जस्तै अब तपाईँको घरहरू बनाउनु छ अधुरो रहेको छ घर बनाउन सक्नुहुन्छ अन्त जस्तै अब तपाईँले कतै इन्भेस्ट गर्नुपऱ्यो कसैलाई आफ्नो मान्छेलाई दिनुपऱ्यो तपाईँको आफ्नो मान्छेहरू म हुन्छ नि त जसलाई पैसाहरू चाहिएको हुन्छ तपाईँले सोधेर उनीहरूले के भन्छ तपाईँ लिएर तपाईँले दिनु सक्नुहुन्छ नि त बादमा उनीहरूले तिर्छ तपाईँले यता ब्याङ्कमा तिर्दा पनि हुन्छ नि त त्यसरी पनि तपाईँको जुन इमेज हुन्छ ब्याङ्कसँग तपाईँको इमेज पनि धेरै बढेर जान्छ अँ मोहित छेत्री चाहिँ राम्रो कस्टमर रहेछ भनेर ब्याङ्कले भोलिको दिनमा तपाईँलाई धेरै धेरै अब लाख रुपियाँ होइन बिस लाख पच्चिस लाखसम्म चाहियो भने पनि तपाईँलाई के केहरू गर्नु गाडीहरू किन्नुओर्नु पनि लोनहरू सबै दिन्छ नि त अहिले तपाईँले लिनुभयो भने तपाईँ ब्याङ्कसँग राम्रो हुनुहुन्छ क्या त होइन जरुरी त अब जरुरी त अब सबैले त्यस्तै हुन्छ नि जरुरी त अब पर्दैन सबैलाई त्यही पैसा अब यस्तो जिरो इन्ट्रेस्ट रेट झन्डैमा पाउनु हुँदाखेरि त लिनु हुनु सबैले अब अलिकति उयो त हुन्छ नि त लोभ हुन्छ अब त्यही तपाईँलाई राम्रो हुन्थ्यो हाम्रो मान्छेहरू पनि त्यहाँ आएर तपाईँलाई त्यहीँ आएर प्रोभाइड गरिहाल्छ त्यहाँ अब एउटा क्याम्प लाग्ने वाला छ त्यहाँनिर त्यो क्याम्पमा आएर तपाईँको फर्महरू सब डिटेल्स फिल गरेर तपाईँलाई हफ्ता दिनभित्रमा तपाईँको एकाउन्टमा गइहाल्थ्यो के लिनु चाहनुहुन्छ ए हुन्छ केही परिहाल्यो भने त्यस्तो मलाई कन्ट्याक्ट गर्नुहोस् न ल हुन्छ हुन्छ मेरो नाम किस्मत छेत्री हो नि तपाईँले कल गरेर हुन्छ हुन्छ हुन्छ धन्यवाद